लुगा धुन म विशेष गरेर डिटर्जेन्ट पाउडर नै प्रयोग गर्दछु किनभने यसरी डिटर्जेन्ट पाउडरमा लुगा धुनाले लुगा सफा हुनका साथै मेहनत पनि कम्ती लाग्ने गर्छ त्यसैले लुगा धुन म डिटर्जेन्ट पाउडर नै प्रयोग गर्छु र धुइसकेको लुगालाई म तारमा अथवा ड्रायरमा सुकाउने गर्छु जसमा कि ड्रायरमा भन्दा पनि अझ राम्रो खुला घाममा तारमा सुकाएको लुगा नै राम्रो हो त्यसै कारण प्रायः जसो खुला तारमा नै म लुगा सुकाउने गर्छु र लुगा धुँदाखेरि सबभन्दा बेसी पानी हामी बर्बाद गरी पठाउँछौँ तर यसलाई पानी बर्बाद नगर्नका निम्ति हामीले यसलाई लुगा धुँदा जति पनि लुगा पानी उब्रिन्छ त्यसलाई हामी अन्य काममा पनि लगाउन सक्छौँ जस्तै कि हामी मैलाहरू बगाउन त्यो पानीलाई कुनै बिरुवाहरू मा लगाएर पनि हामी त्यसको सदुपयोग गर्नसक्छौँ यसैले जसले गर्दा जुन बिरुवालाई चाहिने पानी थियो त त्यो पानी लुगा धोएको पानीबाट नै प्राप्त हुन्छ यसैले यस तरिकाले पनि अथवा यसरी पनि हामी पानी बर्बाद हुनबाट अथवा पानीको अतिप्रयोग गर्नबाट बाँच्न सक्छौँ अथवा पानीलाई जोगाउन सक्छौँ